हाम्रो मनाइने फर्स्ट साल सुरु हुनुबित्तिकै सक्रान्ति आउँछ सक्रान्तिमा चाहिँ हामी बिहानै उठेर यस्तो मान्छ कि हामी बिहानै पाँच बजेभन्दा अगाडि नबोलिकन नुहायो भने चाहिँ हाम्रो सबैकुरो मनोकामनाहरू पुरा हुन्छ र साल राम्रो जान्छ सक्रान्तिमा चाहिँ त्यस्तो गर्छ अनि सक्रान्तिमा हामीले हाम्रो मेन चाहिँ हो बनतरुल बनतरुल भन्छ हामी फारस गएर खनेर ल्याउँछ बनतरुलकै हामीले काँचैको प्रसाद बनाउँछ त्यसलाई नै पोलेर टिका बनाउँछ त्यस्तै नै हामीले के के अब सबै मिठाईहरू सिङ्गडा प्याजी आलुचप ब्रेडचपहरू सबै कुरो बनाएर गाउँमा बाँड्ने गर्छ सबैले हाम्रो घरमा ल्याइदिन्छ हामीले पनि उनीहरूको घरमा लगिदिन्छ सक्रान्ति चाहिँ हाम्रो फर्स्ट आउने तिहार हो यस चाडको नाम हो अनि त सेकेन्डमा होली होली हाम्रो होइन तर पनि हामी धाम जान्छ धाम गएर हामी फर्स्ट बबिहानै उठेर नुहाइधुवाइ गर्छ पूजासुजा गर्छ त्यहाँदेखि यहाँदेखि हामी धेरै टाढो छ हामी हिँड्दै जान्छ हाम्रो घरदेखि पाहाडमा छ त्यो धाममा त्यो धामको नाम चाहिँ महाकाल धाम हो हामी धेरै टाढो हिँडेर जान्छ पूजाहरू गर्छ त्यहाँ पूजाहरू गरेर त्यहाँको जलहरू थापेर सबै कुरो गरेर आउँछ अनि त यो होली चाहिँ मेन भलै हाम्रो आदिबासीहरूले मनाउने गर्छ उनीहरूले त्यो दिन इत्रु इत्रु रोटीहरू हुन्छ के रोटी भन्छ त्यसलाई थाहा छैन तर खानुमा चाहिँ साह्रै टेस्टी हुन्छ त्यो परबचाहिँ आदिबासीहरूले बनाउँ मनाउँछ त्यस्तो रोटीहरू बनाउँछ मासुहरू बनाउँछ हाम्रो आदिबासीहरू पनि मेरो दादाको साथीहरू छ उनीहरूले हामीलाई होलीमा ल्याइदिन्छ हामीले उनीहरूलाई सक्रान्तिमा त्यस्तो सक्रान्तिको मिठाईहरू पठाइदिन्छ उनीहरूले ऩ हामीलाई होलीतिर ल्याइदिन्छ अनि त आउँछ अब दुर्गा पूजा दिवालीहरू दुर्गा पूजामा हामी बिहानै उठ्छ नुहाइधुवाइ गर्छ पूजामा जान्छ पूजामा गएर राती हाम्रो हाम्रो धेरै हुन्छ मनाउने त्याँ ऊ यो दुर्गा पूजामा धेरै के के खेल्नेहरू पनि हुन्छ लिङ्गे पिङ भन्छ लिङ्गे पिङ झन् साह्रै नै साह्रै राम्रो हुन्छ यस्तो राम्रो हुन्छ तपाईँहरूको त सातै जान्छ होला रोटेपिङभन्दा पनि खतारनाक त्यस्तो ह्यान्डमेड त्यो त इलेक्ट्रिकले इलेक्ट्रिीले चल्छ रोटेपिङ त हाम्रो लिङ्गे पिङ त ह्यान्डमेड हो हातले नै चल्छ खतरा राम्रो हुन्छ अनि यहाँ एउटा गौरी पूजा लक्ष्मी पूजा जसलाई तपाईँहरूले दिवाली भन्नुहुन्छ हामी सबैले दिवाली भन्छ तर लक्ष्मी पूजा लक्ष्मी पूजाको दिन हामी पूजाहरू गर्छ पूजाहरू गर्छ रङ्गोलीहरू बनाउँछ धेरै कुरोहरू गर्छ त्यही दिन चाहिँ हामीले भैलोनी खेल्छ भैलोनी खेल्न चाहिँ हाम्रो त्यो मान्छेहरूले भन्छ पैसाको लागि यस्तो होइन भैलोनी खेल्न एउटा कल्चर हो हाम्रो पहिलेदिखि खेलेर आएको कल्चरलाई अहिले हामीले कसरी ऊ यसो गर्नु है त्यही हो यहाँ चाहिँ धेरै कल्चरहरू अझै धेरैहरू छ हाम्रो तर अब भए यति नै आज चाहिँ